छ हजार पाँच सौ तिन हजार सात सौ चौबिस दुई हजार पाँच सौ पच्चिस छ हजार सात सौ त्रियासी तिन हजार दुई सौ चौरासी